ए सञ्चै छु आ जानुपर्ने नि खोइ त सल्लाइ त गर्दैन जाउँ न चार पाँचजना सल्लाह गरौँ अन्त जाउँ न हजुर हजुर त्यो घर उल्टा भएकोमा नजाउँ हो गजलडुब्बा नै जाउँ भाडा पनि मह भाडा पनि महँगो हुन्छ के के लानुहुने हौ हुन्छ अब हजुर सल्लाह गर्नु नि अन्त भन्नु के लाने हो

हुन्छ अँ पाँच छजना गएर सल्लाह गरौँ न हुन्छ अब गाडी त पाइहाल्छ नि भन्नुपर्छ नि मेरोमा त छैन त तपाईँकैमा छ होला है हुन्छ

हुन्छ हुन्छ हुन्छ